हजुर म्याडम नमस्ते हजुर ला के भयो त्यसलाई फेरि बिहान त राम् ए हो र सक्नु त सक्छु म्याडम तर अब के अरे गाडी अलिक ढिलो हुन्छ अलिक ढिलो ढिलो हुन्छ ल आउनुलाई त्यतिखेरसम्म तपाईँ सम्हालेर राखिदिनुहोस् न नानीलाई म आउँछु नि खै बिहान त मैले राम्ररी नै खाजासाजा खुवाएर पठाएको नानी बेलुका नि अलिक तर क्या बिसञ्चो नै भएको थियो कि तर खाना फेरि खा खाएन कि नानीले त्यही हो नभए बिहानसम्म त राम्रै थियो रामरी नै स्कुल पठाएको मैले टिफिनसिफिन दिएर थाह भएन त अहिले पो अब स्कुलमा के भयो भयो वा ग्यासहरू भयो होला है नानी सानो छ बिहान त दुध रोटी खाएर गएको थियो हजुर हुन्छ हुन्छ म रेडी हुँदैछु है हजुर हजुर हजुर हुन्छ नि म रेडी भएर आइहाल्छु नि के भयो भयो नानीलाई पनि टेन्सन पो भयो मलाई त अब फेरि हुन्छ हजुर